खानामा खाना मनपर्ने भनेको चाहिँ मलाई प्रायःजस्तो खाना म सबै नै मनपर्छ तर सबैभन्दा बेसी मनपर्ने भनेको चाहिँ हामी नेपालीहरूको खाना है गुन्द्रुकको झोल किनेमा भयो होइन मासुहरू मलाई त्यस्तोहरू चाहिँ मनपर्छ नेपालीहरूको खाना तर घरमा यही मनपर्छ घरमै बनाएर खाएको मनपर्छ रेस्टुरेन्टतिर तर प्रायःजस्तो यो पाउँदैन हामी उँधो उँधोतिर गयौँ भने हामी नेपालीहरूको खाना है त्यही भएर चाहिँ घरमै बनाएर घरमै खान मनपर्छ